हामीहरू चारजना छौँ दिदी भाइ दिदी भाइ दुइजना दिदी एकजना म चारजना छौँ हामीहरू एकदम मिल्छौँ हामी चारजना चाहिँ नि कोही अरू नै चाहिँदैन हाम्रो लाइफमा हामी चारजना केही मुसिबत होस् केही प्रब्लम होस् सबमा हामी चारजना हुन्छौँ तर सबभन्दा चाहिँ दिदी र म चै एकदमै मिल्छौँ दिदी यहाँ छेउमै हुनु हुन्छ त्यसले गर्दा म केही बनाउँछु दिदीलाई यी भन्छौँ तर भाइहरू चाहिँ दुइजना बाहिर छन् बाहिर भए पछि नि र पनि सानो भाइ चाहिँ एकदमै राम्रो छ हँसाउने हामीहरू सबजना भेला हुँदाखेरि बेसी कमेडी गर्ने हँसाउने त्यो चाहिँ अर्कै खाले उयो छ बाँकी त सबै राम्रो छौँ हामीहरू तर दिदी र म चाहिँ खास छौँ दिदी चाहिँ मेरो आमा पछाडिको आमा म त्यो मान्छु दिदीलाई हर चिजमा म उसँग सल्लाह लिन्छु उसले मलाई बुद्धि दिन्छ भन्छ बहिनी यसो गरौँ है म पनि दिदी यस्तो गर्छु यसो गरौँ भन्दाखेरि एकदम साथ दिनु हुन्छ दिदी तर दिदी चाहिँ पच्याङ पुचुङ बोल्नु हुन्छ नि रिसाइहाल्नु हुन्छ म दिदीलाई बोलाउँछु दिदी अर्कै खाले हुनु हुन्छ म अर्कै तर हामीहरू मिल्न चाहिँ एकदम मिल्छौँ म दिदीलाई जति आमालाई माया गर्छु जति आमालाई मान्छु त्यति नै म मान्छु दिदीलाई तर कोही कोही कुराहरूमा अब डिसकस पर्छ दिदी बहिनीको किन पर्दैन कराउनु हुन्छ म पनि रिसाउँछु दुई दिन तिन दिन बोल्नु हुन्न फेरि म दिदीलाई फोन गर्छु बोलाउँछु तर पनि दिदी राम्रो हुनु हुन्छ राम्रो रिलेसन छ तर जे पनि गरे म केही बनाउँछु दिदी मैले यो पकाएँ ल म लिएर आऊँ भन्छु दिदीले लिएर आइज न बहिनी भनेर भन्नु हुन्छ म लिएर जान्छु हामीले मिलेर खान्छौँ कहिले काहीँ दिदीले बनाउनु हुन्छ बहिनी मैले यो बनाएँ लिएर आइज न भन्नु हुन्छ कपडाहरू किन्छु म दिदीलाई देखाउँछु दिदी मैले यस्तो लिएँ तपाईँले मन पर्यो यो भनेर देखाउन जान्छु दिदीलाई के गर्नु पर्यो भने नि दिदी म फलाना ठाउँ जाँदैछु ल भनेर भन्छु हर चिजमा दिदीसँग सल्लाह लिन्छु राम्रो लाग्छ मलाई दिदीसँग फेरि हामीहरू चारजना भए पछि चाहिँ बाँकी कसलाई नै चाहिँदैन हो त्यसले गर्दा मिल्छौँ हामीहरू दुइजना चारजना भए पछि चाहिँ सबैभन्दा बेसी अब दिदी चाहिँ दिदीलाई मान्छौँ दिदी भने पछि हाम्रो अलग्गै हुन्छ दिदीले जे भन्नु हुन्छ हाम्रो घरमा त्यही हुन्छ हर सुख होस् दुःख होस् दिदीले साथ दिनु हुन्छ दिदीसँगै हामीहरू बसेको म त पहिलादेखि दिदीसँगै बसेँ दिदीसँगै गरेँ हर चिज दिदी नै दिदी अहिले पनि हर कुरामा दिदीले भन्नु भयो यसो है बहिनी भन्नु हुन्छ म दि भन्दिनँ पनि म नामबाट बोलाउँछु दिदी भन्छु अहिले पो दिदी दिदी भन्न थालेँ ओइ भनेर हो यस्तरी हामीहरू बोल्छौँ दुइजना पुरा उयो गर्नु हुन्छ दिदीले माया पनि गर्नु हुन्छ दिदीले अहिलेसम्म नराम्रो तँ यस्तो तँ उस्तो पनि भएको छैन हामीहरू रिसाउँछौँ नबोलिकन हामीहरू बरु रिसाउँछौँ केही भयो आमालाई केही गर्नु पर्यो भने बहिनी यसो गरौँ है आमालाई ए अलिकति यो चाहिएको रहेछ ल आमालाई यो दिऊँ न भनेर भन्नु हुन्छ हो मन पर्छ दिदीको सोच दिदीले जे बुद्धि दिनु हुन्छ राम्रो दिनु हुन्छ तर दिदी अलिकति उयो हुनु हुन्छ हो रिसाइहाल्नु हुन्छ त्यस त्यति नै मन पर्दैन अनि के के कुराहरू चित्त बुझ्दैन नि म बाङ बुङ भनिदिन्छु हिँड्छु अनि त्यति नै हो बाँकी म भम्दा चाहिँ अलिकति दिदी अर्कै खाले हुनु हुन्छ ऊ बिजनेस गर्ने छ ऊ कमाउने छ ऊ गरेर खाने छ म चाहिँ अब के गर्दिनँ कमाउँदिनँ त्यसले गर्दा होला अलिकति सोच पनि नमिलेको त्यसले गर्दा बाँकी त सबै पर्फेक्ट दिदी दिदीसँग मिलिन्छ नै तर म भन्दा चाहिँ दिदी अलिकति अलग्गै हुनु हुन्छ किन भने खुदै कमाउनु हुन्छ खुदै बिजनेस गर्नु हुन्छ खुदै उसको स्टलमा बस्नु हुन्छ हो त्यसले गर्दा ठिकै छ राम्रै छौँ हामीहरू दिदी बहिनीहरू